पकाउनु सुरु गर्नुभन्दा अगाडि म आफ्नै घरको मसालाहरू युज गर्छु मसालाहरू लसुन प्याज टमाटर हरियो खोर्सानी जिराहरू भिजाएर राख्छु लसुन प्याज अ अदुवाहरू काटेर राख्छु मिक्सीमा पिसेर राख्छु मसालाहरू बनाएर राख्छु आफ्नै बारीको मसालाहरू सब्जीहरू खान्छु बाहिरको कुरोहरू खाँदिन बाहिरको प्याकेटको कुरोहरू बनाएर ल्याएर लगाउँदिन खाँदिन घरकै कुराहरू सबै नै घरमै भएको कुराहरू बनाएर खान्छु तरकारीतिर हाल्छु त्यसरी कहिले पनि म बाहिरको प्याकेटको चिजहरू युज गर्दिन नानीहरूलाई पनि राम्रो हुँदैन आफूलाई पनि राम्रो हुँदैन बिमारी हुन्छ त्यो प्याकेटको चिजहरू खाँदाखेरि त्यही कारण घरमा भएको सामाग्रीहरू तयार गरेर राख्छु त्य त्यसपछि पकाउनु सुरु गर्छु जति पनि मसालाहरू बाहिरको चिल्लीहरू चिकन चिल्लीहरू आउँछ त्यस्तोहरू म कहिले पनि युज गर्दिन म घरमै बनाएर नै लसिन अदुवा प्याज टमाटरहरू सबै नै मिक्स गरेर मिक्सीमा पिसेर बनाएर लगाएर हाल्छु नानीहरूलाई पनि पछि गएर राम्रो हुँदैन बिमारीहरू हुन्छ भनेर डर लाग्छ त्यही कारण सबै नै घरको चिजहरू युज गरेर पकाउँछु खान्छौँ जस्तो करेलाहरू बनाउनु छ भने पनि लसुन प्याजहरू टमाटरहरू मिक्स गरेर फ्राई गरेर यसरी नै करेलाहरू बनाउँछु सब्जीहरू बनाउँछौँ आलुको सब्जीहरू लामो लामो काटेर फ्राई गरेर मजाले प्याज लसुन अदरक हालेर बनाएर खान्छौँ कहिले पनि बाहिरको मसालाहरू हालेर बनाउँदिन सधैँ भरि नै घरकै बारीमा रोपेको उब्जाको चिजहरू खान्छु जस्तो करेला भयो इस्कुस भयो सिमी भयो सबै कुरोहरू घरकै चिजहरू सब्जीहरू खाने गर्छौँ कहिले पनि बाहिरको फाल्टो चिजहरू खाइँदैन राम्ररी बनाएर खान्छौँ जहिले पनि पकाउने कामहरू सुरु गर्दाखेरि पहिला नै आफ्नो घरको मसालाहरू युज गरेर खाने गर्छौँ